मिठाईवाला दाजु तपाईँकोमा मैले दसैँको लागि केही मिठाई अर्डर गर्छु भनेर भनेको थिएँ नि त्यसमा मलाई गुलियो मिठाईको अर्डर गर्नु छ लड्डु बुनिया जुलबीहरू म यहाँ त्यही मिठाईहरू बेचबिखन गर्न चाहन्छु गाउँमा पनि त्यसको लागि म तपाईँलाई अलिक दिनपछि सम्पर्क गर्छु तपाईँले के के बनाउनु सक्नुहुन्छ मलाई भनिदिनु होस् न ल हुन्छ धन्यवाद तपाईँसँग म सम्पर्क गर्दै गर्छु